अस्ति जाडो महिनामा चाहिँ मेरो घरमा चाहिँ अनौठो प्रभाव भएको गुण भएको पर्यटक आएको थियो र ऊ चाहिँ सायद घरमा अब कुनै झै झगडा भएर आएर चाहिँ आएको हो कि के हो कुन्नि र उसले चाहिँ अब अनौठो प्रकारको व्यवहार गर्ने कहिले पुरा हाँसिरहेको कहिले रोइरहेको जस्तो गर्ने अनि हामीले के भयो भनेर के खानु हुन्छ भनेर सोद्धाखेरि पनि होइन भन्दै झर्केको जस्तो गर्ने अलिक मलाई त अनौठो प्रकारको लाग्यो त्यो मान्छेलाई अनि उसले चाहिँ उसलाई के भयो भनेर सोद्धाखेरि चाहिँ उसले उसको घरको उसको जगाको बारेमा मलाई बतायो अनि उसले भन्यो मेरो घरदेखि अलिक पर चाहिँ ठुलो एउटा घर छ त्यो घरमा चाहिँ घरी घरी तर्साएको जस्तो गर्छ त्यो चाहिँ साँच्चैको हो अनि त्यहाँनिर चाहिँ पहिला मान्छेहरू हिँडेको जस्तो बोलेको जस्तो गर्छ त्यो चाहिँ अब हामीले भुतिया बङलो भनेर भन्छौँ भनेर एक खाले अनौठो प्रकारको कुरा सुनायो त्यसले गर्दा चाहिँ मलाई ड डर पनि लाग्यो ऊ चाहिँ अर्कै अनौठो प्रभावको मान्छे रहेछ है